हलो ओला कम्पनीको म्यानेजर बोल्नुहुँदैछ म चाहिँ सुन्नुहोस् न सर म चाहिँ तपाईँको क्याब चाहिँ एकदिन अगाडि चाहिँ तपाईँको कम्पनीबाट चाहिँ एउटा क्याब चाहिँ बुक गरेको थिएँ हो बुक क्याबको नाम नम्बर चाहिँ फोर वान फाइभ वान थियो अनि त्यो क्याब चाहिँ मैले अब अलरेडी एकदिन अगाडि तपाईँहरूको बुक गरेको अनि मैले चाहिँ ड्राइभरलाई भनेको थिएँ सार बिहानको साढे नौमा चाहिँ आइपुग्नुहोस् अब मलाई एकदमै इमर्जेन्सी छ है टाइम चाहिँ ढिलो नगरिदिनुहोस् भनेर भनेको थिएँ अनि म चाहिँ तपाईँको यता मल रोडबाट पिक गर्नु मलाई अनि खरसाङसम्म जानु छ भनेको थिएँ अनि ड्राइभरले हुन्छ हुन्छ भन्नुभयो अनि अब म त ढुक्क भएर बसेँ किनभने अब मैले त अब विश्वास गरेर अब पर्खेको हो है अनि आज अब सबै दिन बितिसक्यो तर पनि तपाईँहरूको अब क्याब चाहिँ आइपुगेन म जुन चाहिँ टाइम दिएको थिएँ त्यो टाइममा आइपुगेन त्यो टाइम छोडेर मैले कत्ति पर्खिँदा पनि क्याब नै आएन मैले कत्ति कल गरेँ ड्राइभरलाई ड्राइभरले चाहिँ कल काटेको काटेको कल रिसिभ पनि गरेन अनि अब त्यस्तो भएर चाहिँ अब मलाई एकदमै लस भयो एक त मेरो पैसा गयो हो एक त मेरो टाइम गयो जो चाहिँ एकदम भुल्युएबल छ प्लस मलाई एकदम इम्पोर्टेन्ट कामको लागि मैले क्याब बुक गरेको थिएँ अनि त्यही माथि मलाई अब छिटो पुग्नु थियो र त मैले क्याब बुक गरेँ नभए त म गोटे भाडामा जाइहाल्थेँ अनि त्यो भएको कारणले गर्दा चाहिँ अब ड्राइभर आउँदै आएन कल पनि उठाएन अन त्यसले चाहिँ अब मलाई एकदमै अब अलिकति अब विश्वासघात गर्यो अब किनभने अब मन्छेहरूले त अब विश्वास गरेर अब यत्रो नाम चलेको कम्पनी अब सबैले विश्वास गरेन है विश्वास गरेर नै त अब बुकहरू गर्छ अब सबै त कुरा विश्वासमा चल्छ अनि तपाईँको ड्राइभरले चाहिँ मेरो फोन पनि उठाएन अनि त्यो भएको कारणले गर्दा चाहिँ एक त मेरो मनी वेस्ट भयो एक त टाइम वेस्ट भयो प्लस मेरो काम पनि भएन अनि यो कुराहरूले गर्दा चाहिँ म चाहिँ अब तपाईँहरूसँग पनि निवेदन गर्दैछु कि अब जुन चाहिँ अब मेरो पैसा वेस्ट भएको छ अब मेरो टाइम त फर्केर आउने होइन मेरो नभएको काम पनि हुने होइन प्लस अब मेरो पैसा त रिफन्ड हुन्छ नि त अनि जुन चाहिँ मैले वेस्ट गरेको पैसा छ तपाईँहरूको कम्पनीमा वेस्टै गरेको भनौँ न किनभने मेरो कामै त भएन ड्राइभर आउँदै आएन अनि त्यो भएको कारणले चाहिँ म चाहिँ तपाईँहरूसँग अब निवेदन बिन्ती गर्दछु कि मेरो जुन चाहिँ वेस्ट भएको पैसाहरू चाहिँ त्यो चाहिँ रिफन्ड गरिदिनु झट्टभन्दा झट्ट नभए चाहिँ म अब कम्प्लेनहरू पनि गर्नु सक्छु हो किनभने अब तपाईँहरूले विश्वासघात गर्यो है कि चाहिँ अब ड्राइभरलाई अब स्ट्रिक्ट एक्सन लिनुपर्छ अब प्लस मेरो अब पैसा पनि अब मेरो एकाउन्टमा चाहिँ अब रिफन्ड भएर चाहिँ आइपुगेको हुनुपर्छ थ्याङ्कयु